मैले एउटा बल्ब किनेको थिएँ सबै बिग्र्यो र पिलिक पिलिक बल्ने भएर चाहिँ म अब अर्कोसँग अर्को साट्छु बल्ब भएन त्यही कारणले अर्को साट्छु म मलाई मन परेन